हाम्रो भारत भारत देशमा भारत हाम्रो भारत देशमा चाहिँ कु कुन ठाउँमा राम्रो पनि हुन्छ कुन ठाउँमा चाहिँ कस्तो हुन्छ हो अन्त हाम्रो गाउँमा चाहिँ एकदमै मतलब राम्रो पनि छ राम्रो पनि छैन ठिकै पनि छैन ठिकको मतलब वरियस पनि छैन ठिककै छ हो अन्त हाम्रो हामीहरू यहाँ कतैतिर घुमफिर गर्नु जाँदाखेरि हो अन्त गाडीमा जाँदाखेरि कोही बेला ट्राफिकहरू पुरा लागेको हुन्छ अन्त ट्रेनमाहरू जाँदाखेरि कोही बेला ट्रेनहरू ढिलो हुन्छ कोही मतलब टाइम टाइम टेबलमा नै आउँदैन कोही बेला ढिलो हुन्छ हो अनि त्यसरी हाम्रो चाहिँ एकदमै असुविधा हुन्छ हो अन्त हाम्रो हाम्रो हाम्रो गाउँतिर चाहिँ एकदमै मतलब अवस्था अवस्थाहरू त्यस्तो राम्रो छैन अन्त अरू जग्गातिर एकदमै राम्रो होला तर हाम्रो गाउँमा चाहिँ ट्राफिकहरू मतलब कतैतिर घुम्नुगयो भने के गर्नु गर्नु ट्राफिकहरू पनि छ घरी के हुन्छ टाइम टेबलै एकदम मतलब टाइम टेबलमा नै पुग्नु पनि पाउँदैन हो अन्त हामीले टाइम टेबलतिर काम पनि गर्नुपाउँदैन अन्त घुमफिर गर्नु जाँदा पनि हामी टाइममा जानु पनि पाउँदैन हो अन्त कोही मतलब कोही मान्छे एक्लै घुम्न जान्छ कोही मान्छे ट्रेनमा कोही मान्छे ट्रेन मतलब गाडीतिर जान्छ तर पनि गाडीतिर ट्रेनतिर जाँदाखेरि डु कोही बेला ढिलो हुन्छ गाडीमा जाँदा ट्राफिकहरू हुन्छ अन्त हाम्रो गाउँमा चाहिँ एकदमै अवस्था त्यस्तो राम्रो पनि छैन बुरा पनि छैन ठिककै छ अन्त तर पनि तर पनि भए हाम्रो देशमा तर पनि हामीलाई ट्राफिकहरूको चुनौतीहरू गर्नुपर्छ चुनौतीको सामनाहरू गर्नुपर्छ हो हामीलाई कोही बेला छिटो पुग्नुपर्छ तर पनि टाइममा हामी पुग्नुपाउँदैनौँ किनकि हाम्रो टाइमै टाइम टेबलमा हामीहरू कहिल्यै पुग्नु पाउँदैन ट्राफिकहरू हुन्छ कोही बेला गाडीहरू बिग्रिन्छ कोही बेला ट्रेनहरू ढिलो हुन्छ त्यसैले हामी आफ्नो आफूले भनेको टाइममा टाइमहरू दिएकोमा हामी पुग्नु पाउँदैनौँ अब अन्त हामी चाहिँ कोही बेला ढिलो नै पुग्छौँ कोही बेला छिटै हुन्छ अरू जग्गातिर त्यही उनीहरू त्यस्तो थाहा भएन हामी अरू जग्गामा त्यति राम्रो हुन्छ होला हाम्रो जग्गामा चाहिँ त्यति नै हो किनकि ट्राफिकहरू पुरा हुन्छ अन्त कोही बेला ट्रेनहरू सात बजी छ भने आजको सात बजी छ भने भोलिको सात बजी चाहिँ आइपुग्छ त्यस्तो हुन्छ अन्त ट्राफिकहरू पनि पुरा लागेको हुन्छ घरबाट निस्किँदा पनि ढिलो त्यसले हामीलाई टाइममा कहिल्यै पुग्नु पाउँदैनौँ हो अन्त म चाहिँ यति नै भन्न चाहन्छु यतिमा नै धन्यवाद